पहिलो कुकिङ मैले क्लास एइटमा हुँदा थालेको होइन मेरो आमा होटेलमा काम गर्नु होटेल थियो हाम्रो खानाको होटेल थियो होइन अन्त आमाले मलाई त्यसरी छोरी तैँले सिक्नु पर्छ भनेर चाहिँ अन्त आमाले मलाई प्रोत्साहन गर्नु भयो हो अन्त मलाई पनि इन्ट्रेस्ट लाग्यो पकाउनु मलाई पकाउन इन्ट्रेस्ट लाग्छ खाना पिना अन्त खानाहरू पकाउनु फर्स्ट मैले पकाउँदा चाहिँ आलु भाजा पकाएँ होइन आलु भाजा कसरी पकाउनु पर्छ आलुलाई अब एउटै सेपमा एउटै साइजमा काट्नु पर्छ मसिनो मसिनो गरेर धोएर मजाले आलुलाई त्यहाँदेखिको आलुलाई पहिला काटेर त्यहाँबाट मजाले त्यसको छिल्काहरू काटेर फ्याँकेर त्यहाँदेखिको चाहिँ यसरी तेल हाल्नु पर्छ जति सब्जी छ त्यही अनुसार तेल हाल्नु पर्छ होइन कम्ती हाले पनि सब्जी स्वादिलो हुँदैन मिठो हुँदैन जलेर जान्छ होइन त्यसले गर्दा जति मैले पकाउनु छ त्यही अनुसार मैले तेल मसालाहरू हाल्नु पर्छ त फर्स्ट मैले आलु भाजा बनाउँदा तेल आमाले आमाले सिकाउनु भयो मैले पकाएँ अन्त तेल पकाएँ तेल तताएर त्यहाँदेखिको तेल तताएँ त्यहाँदेखिको कालो जिरा हाल्नु पर्छ त्यहाँदेखि सुक्खा खुर्सानी हालेर त्यहाँदेखिको आलुलाई हालेर मजाले एकछिन आगो कम्ती गरेर ग्यासमा पकाउनु पर्छ हल्का त्यसलाई छोप्नु हुँदैन अन्त जब त्यसको पानी सुक्छ पानी सुकेर त्यहाँदेखिको त्यहाँदेखिको चाहिँ त्यसलाई चलाएर माथिबाट हर्दी नुनहरू धुलो खुर्सानीहरू होइन हालेर त्यहाँदेखिको कम्ती आगोमा पकाएर त्यहाँदेखि त्यसलाई मजाले होइन नजलाईकन मजाले चलाउँदै गर्नु पर्छ बिच बिचमा चलाउँदै गर्नु पर्छ अन्त त्यसले गर्दा मैले चाहिँ त्यति बेला म क्लास एइट हुँदा चाहिँ मैले सिकेँ मलाई खुसी लाग्यो होइन अन्त मैले पकाउन चाहिँ साह्रै राम्रो लाग्छ मलाई यो चाहिँ पकाउन चाहिँ यो चाहिँ साह्रै सजिलो चिज रहेछ होइन त मैले एकै पल्टमा सिकेँ अनि म सानै थिएँ र पनि मैले एकदम मजाले मैले हेरेर ध्यान चाहिँ लगाएर त्यहाँदेखि मैले यो चाहिँ सिकेको छु अरू पनि पकाउँछु राम्रो हो सजिलो चिज हो पकाउनु होइन आलु भाजा साह्रै स्वादिलो हुन्छ मलाई चाहिँ मिठो लाग्छ आलु भाजा होइन मलाई चाहिँ फर्स्ट टाइम मेरो आमाले चाहिँ मलाई म क्लास एइटमा हुँदा चाहिँ सिकाउनु भएको त्यहाँको अरू खाना त म आस्ते आस्ते आफैँ मैले सिक्न थालेँ